भाइ बाख्राकोट चिया दोकानबाट बोल्नुभएको हो मलाई तातो चिया पिउनु मन छ हो तर लामो समयसम्म तातो चाहिँ रहनुको लागि चाहिँ एउटा फ्लासमा तातो चिया हालेर पठाइदिनु होस् त्यो चाहिँ मलाई तातो पिउनु अहिले एकदम जरुरी छ किनकि डक्टरले चिसो चिजहरू खाना मना पनि गरेको छ त्यसैले गर्दाखेरि तातो चियाको लागि चाहिँ तपाईँले फ्लासमा तातो चिया हालेर पठाइदिनु होस् ल